हलो हजुर भन्नुहोस् न हजुर भन्नुहोस् न के के चाहिन्छ तपाईँलाई के के चाहिएको हो हजुर ए दाम त तपाईँहरूले अब हेरी हेरी लानु सक्नुहुन्छ कसै अब मिडियम रेन्जमा नि छ त्यहाँबाट अब कतिओटा हाई अलिक महँगो दामको पनि छ तपाईँहरूलाई चाहिँ अब कस्तो चाहिएको भन्नुहोस् न हजुर हजुर हजुर हेरी हेरी क्वालिटी हेरेर हुन्छ तपाईँहरूलाई अब कुन चाहिँ क्वालिटी लानु हुन्छ हो अब आउनुहोस् डिस्काउन्ट त अब तपाईँलाई आएर हेर्नुहोस् मिलिहाल्छ नि म त अब यो स मेरो अनर अलग्गै छ म त यहाँ काम गर्ने हो हो हो अनि त तपाईँ आउनुहोस् हेर्नुहोस् दाम काम त मिलिहाल्छ तपाईँहरू अब यहाँ सबै नै हजुर हजुर हेर्नुहोस् यहाँ सबै नै सबै नै पाउँछ तपाईँको लेडिस जेन्ट्स नानीहरूको अब सबै मिलाएर लानुभयो भने त मिलिहाल्छ आउनुहोस् न हेर्नुहोस् राम्रोसँगले हजुर

हजुर हजुर हजुर हजुर हैन म त यहाँ हेल्पर मात्रै हो तपाईँ आउनुहोस् मिलिहाल्छ नि म मेरो अनरसँग तपाईँ अब अस्तिदेखि मसँग सोध्नु हुँदैथियो भनेर भेटाइदिन्छु हो अनि त तपाईँको लेडिसको पनि अब घरको लागि सबैको लागि होला सबै मिलाएर लानुभयो भने त मिलिहाल्छ दाम काम हजुर हैन अहिले हुनुहुन्न कि खाना खानु जानुभएको छ आउनुहुन्छ म तपाईँलाई बादमा बात गराइदिन्छु अनि त पाइहाल्नु हुन्छ तपाईँले यहाँनिर नसुर्ताउनुहोस् न तपाईँले चल्दोमिल्दो रेटमै पाउनुहुन्छ के के लानुहुन्छ मिलाइदिइहाल्नु हुन्छ नि ए हैन हैन आउनुहोस् न आउनुहोस् न म मिलाइदिइहाल्छु नि तपाईँलाई म हैन हैन मिल्छ तपाईँलाई अब यो फेस्टिभल दसैँ आयो दसैँको टाइममा तपाईँलाई अब सबैजनालाई लानुहुन्छ भने त मिलिहाल्छ आउनुहोस् न हुन्छ आउनुहोस् न म मिलाइदिइहाल्छु अनरलाई भन्छु